हेलो ए को बोलेको सरिता बोलेको ए तिमी किन यत्रो दिन एबसेन्ट ला के भयो अन्त

ला डेङ्गु भयो अन्त ट्रिटमेन्टहरू गऱ्यो डक्टरहरू देखायो ए अनि कहिलेदेखि जोइन गर्ने स्कुल ए नेक्स्ट मनडेदेखि गर्ने अन्त हेर त तिमी यत्रो दिन एबसेन्ट भयो अन्त हेर त यत्रो नोट्सहरू कोर्सहरू कमप्लिट भइसक्यो सबै स्कुलमा हो किन यत्रो दिन एबसेन्ट त्यही त लिभ लेटरहरू पनि छैन तिमीले बुझाएको छैन है त्यो चाहिँ किन ए साथीकोबाट लिने ए अनि कसरी चाहिँ डेङ्गु भयो हौ तिमीहरूको त्यो वा यता वरिपरि अलिक साफसफाइहरू गर्दैन क्या हौ बेसी ए ए वरिपरि सफा राख्नुपर्छ त हौ ए हजुर ब्लिचिङहरू हाल्नुपर्छ है वरिपरि आफ्नो बसेको उएसमा है ब्लिचिङहरू छरिरहनुपर्छ उयोहरू गरिरहनुपर्छ ए अनि अहिले पनि बिमारी नै छौ ए ल ल अब राम्रो जाती हुनु अनि आउनु ल लिभ लेटर चाहिँ लेखेर भोलि दिइहाल्नु स्कुलमा है लिभ लेटर चाहिँ भोलि अब स्कुलमा कोही साथीहरू छ भनेदेखि दिइहाल्नु है ओके ए हजुर हजुर ए त्यस्तो छ है कन्डिसन ए ए कन्डिसन त्यस्तो सिरियसै रहेछ अन्त डक्टरहरू देखाइहाल्नु छिटो ट्रिटमेन्टहरू राम्रो गर्नु है ल अनि राम्रो जाती भएरै आउनु ए ए भिटामिन ए त्यही त छिटो रिकभरी हुनु है राम्रो जाती भएर चाहिँ त्यो साथीहरूबाट नोट्सहरू कमप्लिट गर गरिहाल्नु है अनि त्यो अँ त्यही त्यही त साथीहरूलाई नि त्यो नोट्सहरू मागेर तिमी ग्याब भएको यत्रो दिन ग्याब भयो है अन्त साथीहरूलाई मागेर त्यो उयो गरिहाल्नु कपी गरिहाल्नु है अरू त अब के अब त्यति नै होला है ए ए क्लास टिचरलाई गर्नुभएको थियो फोन अन्त के भन्नुभयो क्लास क्लास टिचरले ए साथी चाहिँ कहाँ साथी चाहिँ टाढो हो घर ए भनेपछि निकै टाइम लाग्छ साथीकोमा जानु है ए त्यसैले गर्दा रहेछ ए भनेपछि अलिक उयो नै रहेछ है ए होइन त्यसै गर्नु नि त अब जाती भएरै एकैचोटि अब एपिक्स उयो गरौँ गर्नु है ल ओके हुन्छ